हजुर हजुर भन्नुहोस् मो तपाईँको के सहायता गर्नु सक्छु हजुर हजुर हजुर हजुर तपाईँ सोध्नु सक्नुहुन्छ भन्नुहोस् त के के विषयमा तपाईँहरू सोध्नु चाहनुहुन्छ छैन छैन तपाईँ एकदम निर् निर्धक्क भई तपाईँ सोध्नु सक्नुहुन्छ हेर्नुहोस् जुन चाहिँ यो अहिले जुन चाहिँ कालचिनीको तपाईँले ट्राफिकको कुरा गर्नु हुँदैछ है यसमा जुन चाहिँ तपाईँले मुख्य मुद्दा तपाईँले टोटोको दिनुभएछ यो एकदमै तपाईँको सही एउटा कोइस्चन पनि हो कि टोटोले गर्दाखेरि कतिवटा चिजहरूमा ट्राफिकको समस्या हामीले देख्नु गइरहेको छ तर अब एक्चुएली यस्तो छ कि कालचिनीको जुन चाहिँ एउटा रोड छ है अब रोड हाम्रो डिपार्टमेन्ट पर्दैन रोड तपाईँको पिडब्लुडीको पर्छ है त त्यो अलिकति रोड पनि अलिकति तपाईँको सानो भए भएकोले गर्दा एउटा सर्भिस रोड भएकोले गर्दाखेरि र अहिले जुन चाहिँ यो पपुलेसन पनि बढ्दै गइराखेको छ प्रायः सबैको घरमा गाडीघोडाहरू अब अहिले है प्रत्येकको घरमा बाइक स्कुटी छ र हामीहरू यो विषयमा हामीहरू केही दिनअघि नै हामीहरू मिटिङ पनि बसेको थियो र हामीहरू यस विषयमा अवश्य नै यहाँ कदम उठाउँदै छ र हामीहरू यो जुन चाहिँ टोटो स्ट्यान्ड छ हामी टोटो स्ट्यान्डलाई सिफ्ट गरेर अलिकति पर जहाँ चाहिँ मार्केट एरियादेखिको त्यहाँ लिएर जानेछौँ र रेगुलर बेसिसमा हामीहरू टोटोलाई सञ्चालन गर्ने हामीहरू सोचिरहेको छौँ र यो विषय विषयमा हामीहरू एकै दिनमा दुई चार दिनमा हामीहरू फेरि पनि व्यवसाय समिति यहाँ अटो जुन चाहिँ एसोसिएसन छ हामी तिनीहरूसँग पनि बसेर यो मुद्दामा हामीहरू जुन चाहिँ कुरा छ होइन त्यसलाई छलफल गरी जुन चाहिँ समस्याको समाधान गर्ने हामीहरू कोसिस अवश्यै गर्नेछु र तपाईँहरू मिडियाको मार्फत् म यही भन्नु चाहन्छु है यो एकअर्कालाई हामीले सहयोग पनि गर्नुपर्छ र र हाम्रो हामीले हाम्रो मात्रै नहेरेर हाम्रो पछि को छ र अगाडि को छ है र हामीले गर्दाखेरि पिछाडिको ट्राफिकलाई अप्ठ्यारो हुन्छ कि अगाडिकोलाई अप्ठ्यारो हुन्छ त्यो पनि हेरिदिने हामीहरू तपाईँको तर्फबाट हामीहरू अपिल गर्नु चाहन्छु